हेलो भाइ ए हजुर ए तपाईँ हुनुहुन्छ ए अच्छा अच्छा अहिले के तपाईँ फुर्सदै हुनुहुन्छ कि अच्छा मेरो अलिक घरको त्यो गर्नु पर्थ्यो हौ वाइरिङहरू छ कि पाँच छवटा रुम छ हो छवटाको रुम होला हौ मेरो

अन्त लाइट हाल्नु पऱ्यो नि सबैमा ट्युबलाइट हाल्नु पऱ्यो एउटा बल्ब बस्छ हजुर हजुर मलाई तपाईँ भेटनुहुन्छ सन्चबार आइतबार चाहिँ भेट्नुहुन्छ मेन मलाई चाहिँ क्या अन्त तपाईँले कसरी लिनु हुन्छ हौ त्यो उएसको कस्तो परिकारले का अब यसो मिलाएर गरिदिनुहोस् न अब खै तपाईँ पनि चिनाजाना हो हजुर अच्छा अच्छा कम्ती लाइनमा हजुर ए अच्छा अच्छा साह्रै नमार्नुहोस् है फेरि मलाई पनि अलिअलि यसो यसो विचार गर्नुहोस् नि हौ फेरि अन्त कहिले चाहिँ तपाईँ आउनुहुन्छ अन्त फिक्स गर्नु त म सन्चबार आइतबार हुन्छु त अ हुन्छ कहिले अब ल्याउँला नि सामान त

तपाईँले लेखेर दिनुहोस् न यो सन्चबार आएर हुन्छ हुन्छ कति बजीतिर आउनुहुन्छ म फेरि बस्नु पऱ्यो नि त नभए दिउँसो आयो भने कतिबेला ए हजुर हजुर नौ बजी आइपुग्नु हुन्छ

हुन्छ हुन्छ हुन्छ हुन्छ